ए भाइ हामीलाई बिहान आज बिहान पानी दिने भाइ तपाईँ नै हो त नि गाडीमा पानी मगाएको थिएँ नि अँ अँ पानी त नि भाइ यस्तो खराब आएछ कि माटै माटो सुन न माटै माटो धमिलो न धमिलो अब न त्यो चलाउनु मिल्ने हो हामीलाई त अब खानुको लागि बोलाएको मागेको अब त्यत्रो घरमा अब एउटा अब बिहा छ होइन पाहुनाहरू थुप्रो थुप्रो हुन्छ बिहा त अब आज त होइन दुई तिन दिन टाइम छ तर अब पाहुनाहरू थुप्रो छ अब उनीहरूलाई युज गर्नको लागि चलाउनको लागि मगाएको पानी त माटो सरीको आएछ अब त्यो त खानु मिल्दैन त के गर्नु होइन पानी त कहाँबाट ल्याउँछ हौ तिमीहरूले चाहिँ होइन हौ मतलब उम्रेकै पानी ल्याउँछ कि तिमीहरूले खोलाको ल्याउँदै छ कि अँ अँ अँ अँ भाइ सुन न म त यो पानी त धाराको जस्तो चाहिँ लागेन है मलाई यो त खोलाको जस्तो लाग्यो किनभने अहिले भर्खरदेखि अब पुरा पानी परेर त्यो टिस्टामा त्यस्तो बाढीहरू पनि आइरहेको छ होइन त्यो घरहरू पनि बगाइरहेको छ अन्त म त त्यो बर्खाको पानी त्यो भेलको पानी पो ल्यायो जस्तो लाग्यो है तिम्रो भाइहरूले कोहरूले हो कि एकपल्ट राम्रोसँगले चेक गर अब ठिकै छ त्यो पानी ल्याइदिहाल्यो हो त्यति बेसी पनि छैन दुई हजार लिटर मात्रै मगाएको थिएँ हो होइन सुन न म भन्दै छु यो पालि

यो पानी चाहिँ म चाहिँ नुवाई धुवाई गर्नु लुगाहरू चलाउनु धुनु बाथरूममा मात्रै चलाउँछु हो ट्याङ्कीको चाहिँ अब फेरि बिहाको लागि म पानी मगाउँदा चाहिँ म सफा राम्रो पानी तिमी आफैले हेरेर ल्याइदेउ है त्यो चाहिँ खाने पानी हो फेरि घरिघरि चेन्ज गर्नु नि मिल्दैन अन्त मलाई दाम पनि अलिक मिलाइदिनु यो पालि त्यसतो मैला पानी आकोछ ल ल ल ल भाइ राखेँ